हेलो हेलो वर्कमा जानु निस्किँदैछ अँ म निस्केँ त यहाँ रोडमा बसिरहेको छु हौ ए ठिकै छ त होइन मजा पनि आउँछ त्यहाँ राम्रो छ त राम्रो सिनहरू पनि भेट्छ त अन्त

अँ त्यही कारण त्यो त्यसको लागि पनि जाउँ एकपल्ट ए त्यस्तै राम्रो हुन्छ तर मजा आउँछ है

ए अर्कै पो रहेछ ए अँ तर एकछिन भए पनि मजा आएछ तर छाता नबोकी जानुपर्छ हौ त्यहाँनिर छाता ओढेर नगएको छ भने एकछिन लिफ्ट माग्नुपर्छ नि त्यहाँ नि मजा आउँछ अँ

त्यहाँ निस्किनुपर्छ नि त्यहाँ एकछिन बसेर गफसफ गरेर

केही छैन अङ्कलले पनि सक्छ नि कहाँ हो त्यस्तो लागेको मात्रै हो नि कहाँ हो मलाई त फेरि तपाईँलाई मात्रै हेरेको जस्तो लाग्छ अरूहरूले हो

त्यही त फरक छ

मलाई नि अलिकति उयो भयो कि अलिक अलिकति पारा मिलेको छैन कि आउँदैन अब अर्कै बैनी हेर्लाजस्तो भइरहेको छ अँ फोनमा त हो नि

के होला म त अब राम्रै होला भनेर उठाएको थियो अब त्यस्तो निस्कियो हुन्छ हुन्छ अहिले भेटौँ न अँ हो र अँ बस्नुभयो त अरू काम भन्नुभयो हो अन्त अब नभए त त्यस्तो राम्रोसँगले भए पनि के गर्छ

त्यही त ठिकै छ अहिले भेटौँ न त्यसो भए अब राखेँ है अहिले ल ओके ओके म निस्किन्छु त्यहाँ